अब मलाई चाहिँ विन्टर हिउँद महिनामा चाहिँ साह्रै मजा लाग्छ है यस्तो यात्रातिर जानु आफ्नो फेमिलीसित गाडीमा है धेरै घाम पनि एकदमै गरम महिनाको जस्तो त्यो कडा हुँदैन है एकदम त्यस्तो पोल्ने हुँदैन अब त्यस्तो पानी पर्ने डर पनि हुँदैन हिउँदो महिनामा टाढो टाढो बाटो हिँड्नु मजा आउँछ है अन्त अब यो गरम महिना भने चाहिँ यो यो अचानक सिजन चेन्ज हुने डर हुन्छ सिजन मतलब अब यो समय जुन समय यो घरि एकैछिनमा पानी परेको घरि अचानक घाम लागेको है अब पर डर पुरा डर हुन्छ अब यही गरम महिनामा चाहिँ अब त्यो दिनहरू मिल्यो है यसो हिँड्दा बाइकमा चाहिँ अलिकति मनपर्छ मलाई पनि अब यसो पानी परेन यसो मजाको दिन मिल्यो भने चाहिँ अब गरम महिनामा के डर हुन्छ भने चाहिँ त्यो कोही बेला ठुलो पानी परी पनि हाल्छ हावा पनि त्यत्तिकै अब बाढहरू आउँछ है अब कहिल्यै नचिनेको ठाउँ ठाउँतिर पुगियो भने त्यो अब साह्रो पर्छ हामीलाई गाह्रो पर्छ त्यहाँबाट फर्किनु